यो फलफुल रोप्दाखेरि चाहिँ अब सिमीहरू भयो यो आलुहरू भयो आलु चाहिँ अब तपाईँको भदौमा रोपिन्छ भदौमा रोपेको चैत वैशाखमा खन्नु हुन्छ सिमीहरू हामीहरूले चाहिँ यहाँ प्राय भदौमा लगाउँछौँ भदौमा लगाएको घिउ बोडाहरू त्यो सिङ्तामे बोडाहरू त्यो पनि हुन्छ अनि मूला पनि भदौमै छऱ्यो भने चाहिँ प्रशस्त मात्रमा मूलाहरू पनि हुन्छ अनि मटर मटर पनि भदौमै राम्रोसँगले खनजोत गरेर मलहरू लगाएर मटर रोप्यो भने मटरहरू पनि प्रशस्तै हुन्छ यहाँनिर त अब खालि के चाहिँ हुँदैन भने तपाईँको धान हुँदैन अदुवा रोप्यो पनि हुँदो रहेछ यो हल्दी रोप्दा पनि हुँदो रहेछ मैले हल्दी पनि प्रयोग गरेँ हल्दी पनि लगाएको छु अहिले छ अदुवा पनि प्रयोग गरेँ अदुवा पनि हुँदो रहेछ तर अदुवा चाहिँ अलि औलमा फलेको जस्तो नहुँदो रहेछ औ औलमा फलेको चाहिँ अलिक पिरो तितो खालको हुन्छ हाम्रोमा चाहिँ अलिक गुलियो गुलियो हुँदो रहेछ हौ लेक भएर होला तर फलफुल चाहिँ सबै यहाँ कोपीहरू हुन्छ मटर हुन्छ सिमी हुन्छ अकबरे खोर्सानी हुन्छ तर त्यो लगाउने चाहिँ जेठ असारमै हो त्यति बेला लगायो भने चाहिँ सब फल फुलमा